वनभोज भन्दाखेरि चाहिँ है वनभोजका लागि चाहिँ म चाहिँ मेरो परिवार अनि साथीहरू लिएर चाहिँ नजिकै हाम्रो जलढका नदीमा है हामी जान मन पराउँछौँ अनि हामी त्यहाँनिर जान जान्छौँ किनभने त्यहाँनिर चाहिँ है जलढका नदी चाहिँ एकदमै फ्रेस वाटर है नेचरल एकदम बग्ने गर्छ अनि साथै त्यो चाहिँ है हिमालयबाट डाइरेक्ट आएको अनि त्यहाँ चाहिँ है एकदमै राम्रो नजाराहरू पनि देखिन्छ अनि साथै खोला पनि एकदम सफा छ अनि त्यहाँ चाहिँ एकदमै मानिसहरू धेरै पनि त्यहाँनिर है पिकनिकहरू खेल्ने पनि आउने गर्छ अनि साथै त्यहाँनिर चाहिँ एकदमै सबै कुराको है कुनै कुराको अभाव हुँदैन त्यहाँनिर सबै कुराको दाउराहरूदेखि लिएर सबै कुराको त्यहाँनिर एकदमै एभाइलेबल छ अनि त्यहाँनिर चाहिँ हामी है त्यो पिकनिकमा चाहिँ एकदमै हामी त्यहाँनिर धेरै मानिसहरूले रमाइलो पनि गर्ने गर्छ अनि हामी पनि त्यहाँनिर धेरै रमाइलो गर्छौँ त्यो जग्गामा चाहिँ अनि एकदमै साथै त्यहाँबाट भ्युहरू पनि एकदमै राम्रो देखिन्छ अनि त्यहाँनिर खोला नाला एकदम सफा अनि एकदम राम्रो छ अनि साथै त्यहाँनिर हामी है साथीहरूसँग हामी त्यहाँनिर टाइम पाएको बेलामा स्विमिङहरू गर्ने गर्छौँ पौडी खेल्ने गर्छौँ अनि इन्जय गर्ने गर्छौँ अनि माछा मारेर हुन्छ कि अनि गिटरहरू बजाएर हुन्छ है अनि त्यहाँनिर हामी टाइम पासहरू टाइम पास हामी गर्ने गर्छौँ अनि साथै त्यस्तै पिकनिकको जग्गाहरू चाहिँ हाम्रो है साइडमा धेरै छन् एक लालीगुँरास लालीगुँरास पनि एकदमै रमाइलो ठाउँ हो जो चाहिँ मुर्ति बस्तीमा मुर्ति बस्ती नजिकैमा छ अनि हो त्यहाँ त्यहाँनिर पनि पिकनिक खेल्ने जग्गा एकदमै राम्रो छ खोला नाला एकदम सफा छ एकदम त्यहाँनिर पनि मानिसहरू पनि धेरै आउने गर्छ त्यहाँनिर घुम्न फिर्नको निम्ति पनि टुरिस्टहरू पनि अनि हामी चाहिँ त्यहाँनिर चाहिँ एकदम पिकनिकमा चाहिँ एकदम त्यहाँनिर चाहिँ मानिसहरू रमाइलो गर्ने गर्छ अनि हामी पनि त्यहाँनिर एकदम रिफ्रेसमेन्टको लागि हामी त्यहाँनिर है जाने गर्छौँ बेला बेला पिकनिक पिकनिक अनि साथै हामी कोहीबेला हामी साथी साथीहरू पनि जाने गर्छौँ त्यहाँनिर है घुम्न फिर्नको निम्ति इन्जयमेन्टको लागि अनि यस्तै लगायत अर्को ठाउँ पनि यस्ता पिकनिक खेल्ने ठाउँहरू धेरै छन् है साथै एउटा बिन्दु बिन्दुमा पनि एकदम धेरै राम्रो छ है जग्गाहरू त्यहाँ पनि साथै त्यहाँनिर झर्ना खोलाको ड्याम पनि छ त्यहाँनिर पनि धेरै मानिसहरू पिकनिक खेल्नको लागि आउने गर्छ अनि साथै त्यहाँनिर मानिसहरू घुम्न फिर्नको सागि पनि आउँछन् अनि त्यहाँनिरको पनि नजाराहरू चाहिँ एकदमै राम्रो देखिन्छ साथै खोला नालाहरू भुटान झोलोङ एकदमै किनभने त्यो जग्गा चाहिँ एकदम है हाइटमा भएको कारणले गर्दाखेरि चाहिँ मुनिको भ्युहरू एकदमै राम्रो देखिन्छ अनि यसरी नै नजिकैको अर्को जग्गा हामी जाने गर्छौँ है झोलुङ झोलुङमा पनि एकदमै राम्रो छ त्यहाँनिर है खोला नालाहरू एकदमै जलडाका खोला एकदमै खोलाहरू फिँजिएको कारणले गर्दाखेरि है एकदमै मानिसहरू त्यहाँनिर आउनको लागि पुरा इच्छा गर्दछन् अनि साथै अनि हाइडल प्रोजेक्ट भएको कारणले गर्दाखेरि है त्यहाँनिर धेरै टुरिस्टहरू अनि साथै घुम्नको लागि आउने गर्छ अनि त्यहाँको है त्यस खोलामा चाहिँ एकदमै मानिसहरू है धेरै इन्जयमेन्टहरू गर्ने गर्छ अनि त्यहाँनिर धेरै घुम्न फिर्नका लगि आउँछन् अनि धेरै है मानिसहरू मज्जा पनि गर्छन् अनि साथै हामी पनि आफ्नो परिवार अनि आफ्नो साथीहरूसँग पनि है बेला बेला जाने गर्छौँ भेकेसनमा अनि साथै है छुट्टी भएको बेलातिर अनि अरू ठाउँ त कुमाई त्यस्तै लगायत हाम्रो है जग्गाहरू एकदमै धेरै छन् जो हामी है घुम्न फिर्नका लगि हामी पिकनिक खेल्नका लागि जाने जग्गाहरू धेरै छन् अरू त है न अरू खोलाहरू धेरै छन् नौरा खोला नौरा भन्छ है नौरामा पनि एकदमै राम्रो छ है खोला एकदमै चिसो पानी छ अनि त्यहाँ पनि यसरी नै हामी है बेला बेला जाने गर्छौँ घुम्दै फिर्दै मजा गर्दै अनि एकदमै त्यहाँ पनि है त्यहाँको वातावरणदेखि लिएर जग्गा पनि एकदमै खोपमा भएको कारणले गर्दाखेरि सुनसान भएको कारणले गर्दाखेरि मानिसहरू है त्यहाँनिर धेरै जान इच्छा गर्छन् अनि मानिसहरू धेरै जान्छन् पनि अनि हामी पनि जाने गर्छौँ है बेला बेला अनि त्यहाँनिर हामी मजा गर्ने गर्छौँ साथै खाएर पिएर अनि है माछाहरू मारेर पनि अनि टाइम पास गिटार बजाउँदै गाउँदै हामी है साथीहरूसँग रमाइलो गर्दै हामी जाने गर्छौँ अनि यसरी नै है हामी साथीहरूसँग चाहिँ है हामी मजा गर्ने गर्छौँ हामी पिकनिकमा एकदमै रमाइलो गर्ने गर्छौँ